हेलो ए यो निमा रेस्टुरेन्ट पर्यो होला है ए हजुर होइन अघि मैले जुन तपाईँहरूलाई खाना मैले मगाएको थिएँ हजुर त्यो खाना चाहिँ के छ भने मोमो र चिकन राइस मगाएको थिएँ है हजुर त्यो चाहिँ म रद्द गर्न चाहन्छु किनभने मेरो यहाँनिर इमर्जेन्सी काम परेकोले गर्दाखेरि म जानपर्यो है त्यसको लागि म माफी माग्न चाहन्छु अन्त यो खाना रद्द गरेर म फेरि केही समयमा आउँछु नि है तपाईँहरूको रेस्टुरेन्ट आएर आउने वाला छु तर त्यसको लागि मलाई माफ गरिदिनु होस् किनकि अहिले मैले रद्द गरेकोमा मेरो इमर्जेन्सी काम परेकोले गर्दा